बारम्बार भ्रमणमा त म जाँदिनँ तर वर्षमा एक एकएल्ट जान्छु जसमा म काशी विश्वनाथ मन्दिर जान्छु किनकि मलाई मनपरेको ठाउँ नै काशी विश्वनाथ हो जो मेरो शिवजीको एउटा ज्योतिर्लिङ्गको ज्योतिर्लिङ्गमा बिराजमान भएर बस्नु भएको छ किनकि म रुचाएको कारण नै मेरो एउटा हिन्दू धर्म भएको कारणले गर्दाखेरि म हिन्दू धर्म भएको कारणलेले गर्दाखेरि शिवजी मेरो एउटा बाबा समान भएको कारणले गर्दाखेरि नै मेरो मलाई आज जेसम्म जे पनि छु जस्तो पनि जति पनि सुख शान्ति छ उहाँको कारण उहाँको आशीर्वादले गर्दाखेरि हो यसै कारणले म एकै वर्ष जान्छु काशी विश्वनाथ चाहिँ जान्छु अनि त्यहाँ घुम्न मलाई धेरै धेरै मन पनि लाग्छ